हेलो बहादुर जेनरल स्टोर हो अस्ति मैले तपाईँहरूको त्यहाँदेखि एउटा प्लास्टिकको बटुका ल्याएको थिएँ तपाईँले त दाम पनि धेरै लिनुभयो र त्यो राम्रो छैन रहेछ एकपल्ट झऱ्यो त्यसमा क्र्याक आइहाल्यो र मैले तातो त्यसमा पानी हालेको थिएँ अस्ति र त्यो पनि सबै तलको मेल्ट भइहाल्यो तपाईँले यस्तो दाम पनि लिनुभयो र मलाई तपाईँले सामान पनि राम्रो दिनुभएन अब यो मलाई कि त फर्काइदिनु कि त मलाई मेरो पैसा रिटर्न गरिदिनु